रङ्गोली भनेको चाहिँ सातै रङको रङ्गोली हो यसमा धेरै पर प्रकारको रङहरू मिलाएर निधार टी अरे रङ्गोली बनाउनु चाहिँ धेरै प्रकारको कलरहरू चाहिन्छ लक्ष्मीले वास गर्छ रङ्गोली बनाएको ठाउँमा भनेर चाहिँ हामी रङ्गोली बनाउँछौँ रङ्गोली चाहिँ हामी कहिले बनाउँछौँ भन्दाखेरि चाहिँ भाइटिकाको दिन बनाउँछौँ हामीले लक्ष्मी पूजाको दिन लक्ष्मी पूजाको दिन बनाउँछौँ त्यहाँबाट रङ्गोलीमा हामीले कति प्रकारको कलरहरू चाहिन्छ भन्दाखेरि सातवटा रङको रङले हामीले रङ्गोली बनाउँछौँ यसमा चाहिँ पूजा गर्दाखेरि चाहिँ लक्ष्मी माताले वास गर्नु हुन्छ हामीले किन निधारमा टिका लगाउँछौँ भन्दाखेरि ठुलो बडा मान्छेको ठुलो मान्छेको आशीर्वाद पाउँछौँ आमा बुबाहरूको आशीर्वाद पाउँछौँ भनेर चाहिँ हामीले निधारमा टिका लगाएको हो यसै कारण चाहिँ हामीले टिका लगाएको हो जनै जनै किन लगाउँछ भन्दाखेरि छोराहरूको व्रतबन्ध गर्दाखेरि जनै लगाउनु चाहिँ यो ठुलो एउटा हाम्रो धर्म हो जनै लगाए पछि हामीले ठुलो कहाँ धर्म गरेको भनेर चाहिँ मान्छ नेपाली जातिले हामी छेत्री बाहुन विशेष त हामी छेत्री बाहुनले जनैको चाहिँ धेरै नै इम्पोर्टेन्ट दिनु पर्छ त्यसै कारण यो जनै लगाएको हो